अब केही स्थानीय आवासको विकल्पहरू भन्दाखेरि अब मानिसहरूले अहिले धेरै पिजीहरू रेन्टहरू बस्छन् त्यसले गर्दाखेरि घर बनाएर अब एक तल्ला उनीहरू बस्छन् भने अर्को तल्ला अब त्यो भाडामा दिएर त्यसरी गर्ने गर्छन् अब बजारको त्यहाँ बजारको भूमिका के हुन्छ भने अब बजारको के हुन्छ भने अब त्यहाँ छेउमा घरहरू छन् भने मान्छेहरू ज्यादा आउने गर्छन् बजार छेउमा हुन्छ त्यसले गर्दा मानिसहरूले अब त्यहीँ रेन्ट भयो पिजी भयो अब उनीहरूको अनुसारले जसरी सजिलो हुन्छ त्यसरी बस्ने गर्छन् मिलाएर अन्त अब कसैले रेन्ट नै बसेर पनि पकाउने मान्छे राखेर काम गर्ने मान्छे राखेर पनि बस्ने गर्छन् घर जस्तै अब त्यसरी बसेर अब त्यहाँको त्यो जग्गाको उन्नति पनि हुन्छ उनीहरूलाई पनि शिक्षाहरू गर्नु पर्ने नानीहरू हुन्छन् फेरि काम गर्नु पर्ने ठुल्ठालुहरू हुन्छन् अब उनीहरूले आआफ्नो कामको लागि बसेर त्यसरी गर्छन् अब सानो घरको दुइटा रुम एउटा हल र रुम किचन टोइलेट बाथरुमकै अहिले त पाँच छ हजार लिइहाल्छन् अन्त अलिक ठुलो अब दुई तिनटा जस्तो रुम चाहियो त्यस्तैहरू छ अझै महँगो अब एउटै रुममा किचन पनि त्यहीँ अब बेड पनि त्यहीँ गऱ्यो भने पच्चिस सय तिन हजार त लागि नै हाल्छ त्यस्तै नै छ अलिकति अब त्यो मान्छे अलिक बसेर पनि होला अलिक रेन्टमा त्यो भएर आएर पनि होला अलिक महँगो नै छ